मैले चाहिँ सानैदेखि अब डान्स गर्दै आएको अन्त मैले स्कुलहरू स्कुलहरूपट्टिबाट कम्पिटिसनहरू जान्थेँ अन्तखेरि स्कु अब त्यहाँ कम्पिटिसनहरू जितेर आउँदाखेरि सर मिसहरूले हामीलाई एसेम्बलीमा बोलाएर खदाहरू लगाइदिन्थ्यो अन्त त्यही चाहिँ त्यही चाहिँ मेरो प्राउड फिल हो अन्त त्यही चाहिँ मेरो मेमोरेबल समय हो